र मेरा घरमा मैले आफ्नो कुकिङलाई हबी राख्दै हबी राख्दाखेरि घरमा सबैजना धेरै खुसी हुनुहुन्छ र अचम्म पनि पर्नुहुन्छ किनभने केटा मान्छेहरूले धेरै मात्रामा कुकिङलाई आफ्नो पेसा पेसाको रूपमा गर्दैनन् अनि आइमाईले मात्रै गरेको काम हुनाले अलिकति अचम्म पनि हुनुहुन्छ र मलाई एकदमै राम्रो लाग्छ मलाई चाहिँ खानाहरू बनाउन खानाहरू बनाएर खिलाउन खाना बनाएर त्यसको बारेमा बताउन जस्तो कि मलाई एकदमै राम्रो लाग्छ रुचि छ मलाई खाना बनाउनुमा अनि मेरा घरका सबैजनाले एकदमै राम्रो एकदमै राम्रो उनीहरूको एकदमै राम्रो रेस् रेस्पोन्स हुन्छ र एकदमै खुसी लाग्छ मलाई पनि एकदमै मजा आउँछ अझै बनाउन मन लाग्छ धन्यवाद